मैले बजारबाट त्यो फिलिप्सको होम थिएटर चाहिँ किनेको थिएँ कि र त्यसको आवाजहरू है आवाजहरू एकदमै राम्रो रहेछ एकदमै खप्ने खालको रहेछ फर्दर अब यस्तै सामानहरू राम्रो फिलिप्सकै म होम थिएटरहरू अझ पनि मगाउँछु है